दार्जिलिङ जिल्लाका मानिसहरूले दैनिक रूपमा सामना गर्ने प्रथम कुरो त मलाई पानी जस्तो लाग्छ पानी त हाम्रो लागि धेरै आवश्यक्ता छ होइन जेमा पनि हामीलाई पानी नै चाहिन्छ तर हामीले पानी कति कहिले त हाम्रो एक हप्तासम्म पनि पानी आइदिँदैन त्यो पानी नआउनाको कारणले हामीलाई धेरै समस्याहरू हुन्छ नानीहरू छ सान्सानो लुगाहरू हुन्छ नुहाउनु पकाउनु सबै कुरा त पानीले नै चल्छ होइन दैनिक जीवन त हाम्रो अब त्यही कारण चाहिँ पानी चाहिँदाको हुनाले चाहिने हुनाले हामीले पानी किन्नु पर्छ कति हामी कति पन्ध्र सय लिटरको नै हामीलाई पाँच छ सय नै पर्छ त्यो चाहिँ धेरै नै हामीलाई धेरै नै महँगो पर्छ होइन त्यसको लागि चाहिँ यो विषयमा चाहिँ पानीको विषयमा चाहिँ नेताहरूले केही उपाय समस्या यसको समस्याको समाधान चाहिँ गरिदिए हुने थियो थियो भने चाहिँ धेरै नै हामीलाई धेरै नै सहायता बढ्छ होइन कहाँबाट हुन्छ कहाँबाट सोर्स कहाँ पाउँ कहाँ छ सोर्स कहाँबाट ल्याउँदा हामीलाई राम्रो हुन्छ जनतालाई सुविधा हुन्छ भनेर चाहिँ सोची दिनुभए हामीलाई धेरै नै राम्रो हुनेछ अनि हामीलाई ट्राफिक गाडीको समस्या नै धेरै छ हामी जुन चाहिँ ट्राफिकको कारणले हामी पुग्नु पर्ने जग्गामा हामी धेरै नै धेरै नै ढिलो पुग्ने गर्छौँ जसमा कि अहिले हामीलाई नानीहरूलाई स्कुलको लागि पठाउन पनि बिहानै उनीहरूलाई बिहानै तयार बनाएर पठाउनुपर्छ जामको कारणले समयमा स्कुल पुग्नु सक्दैन हामीहरू काम कुरोले कतै जानुपऱ्यो भने त्यही बाटोमा नै धेरै समस्या ट्राफिकको समस्याले गर्दा हामीले धेरै समस्याहरू उयो पाउने गर्छौँ समयमा पुग्नु सक्दैनौँ बिमारीहरू लाँदा पनि धेरै नै समस्या छ हामीलाई राम्रो पार्किङको फेसिलिटी छैन होइन बाटो सानो छ बाटो जग्गाजग्गा सानो छ त्यो भएर धेरै नै जाम हुने गर्छ यो विषयमा पनि हाम्रो नेताहरूले केही विचार गरिदियो भने हामीलाई धेरै नै सजिलो हुनेगर्छ